मेरो गाउँमा स्पेसियल्ली व्यवसाय भन्दाखेरि चाहिँ हामी चाहिँ अलिक गाउँबस्ती परेको हुनाले गर्दाखेरि हाम्रोतिर चाहिँ फुलको खेती धेरै हुन्छ त्यो सँगसँगै नुडल्सको थुक्पाको जुन खे फ्याक्ट्रीहरू धेरै छ केटाहरू आफै स्वयं काम गरिरहेका हुन्छन् त्यो सँगसँगै गाउँबस्तीका मान्छेहरूले दु दुधको उत्पादन गरेर दुध बिक्री गर्छन् होइन यस्तो व्यवसायहरू धेरै छ यस्तो व्यवसायहरू हाम्रो लागिपरेका केटाहरू युवायुवतीहरू यस्तै व्यवसायहरूमा लागिपरेको छ